हेलो

हो त हजुर अब एचएस सके पछि कलेजहरू गर्नु होइन कलेजहरू गरी सकेर अब केही राम्रो कोर्सहरू गर्नु

ए हजुर ठिकै छु त अनि तिमी ठिकै छौ ए अनि अहिले चाहिँ के गर्दैछ

ए एचएस चाहिँ सक्यो अनि एचएस

ए त्यही त एचएसमा राम्रोसँगले ल्याउनु पर्छ पर्सन्टेजहरू चाहिँ हो अन्त कलेजहरू पनि राम्रोसँग पढेर अब केही कोर्सहरू गर्नु पर्छ अहिले चाहिँ अनि पढ्दैछौ

ए अब राम्रोसँग पढ्नु हो एचएसमा पनि राम्रो ल्याउनु पर्छ नि त राम्रो पर्सन्टेज ल्यायो भने कलेजमा पनि राम्रो पाउँछ नि त हो राम्रो पढ्नु ल हजुर कुन चाहिँ कलेज चाहिँ गर्ने गर्ने सोचेको छौ हौ तिमीले ए ए हुन्छ नि अनि गर्यौँ भने त कलेज भन्ने पनि छैन नि त होइन

गर्यो भने त ए होटे होटेल म्यानेजमेन्ट पनि राम्रो हुन्छ गर्यो भने त कलेज चाहिँ नगर्ने नै ए त्यही त अब